मैले अघि तपाईँको कम्पनीबाट क्याब बुक गरेको थियो तर खोई अहिले दस साढे दस बजीसम्म आइपुगेको छैन र म अब त्यो क्याब चाहिँ क्यान्सल गर्छु